दार्जिलिङ जिल्लामा उप उपलब्ध क्षेत्रीयमा यातायात विकल्प विकल्पहरू धेरै छन् अनि फर्स्टमा आउँछ हाम्रो बसहरू आउँछ बस बसेसहरूमा उयो पैसाहरू पनि धेरै कम्ती लिन्छ अनि त्यहाँनिर स्टेट बसहरू पनि हुन्छ अनि त्यसमा मान्छेहरू पनि धेरै अडिन्छ अनि अर्को हुन्छ ट्याक्सी ट्याक्सीहरू पनि आजकल धेरै जहाँ पाइहाल्छ सिलगढीहरू जाने पाइहालिन्छ अन्त यताउता जानु पनि त्यस्तो हामीले पर्खिरहनु पर्दैन अनि अरू ट्रान्सपोर्टहरू यहाँतिर ट्रेनहरू पनि छ टोय ट्रेनहरू फेमस टोय ट्रेनहरू पनि छ अनि हालैमा अहिले निस्किएको एउटा जोजो राइड्स छ जो सर्ट एन्ड इम्मिडियट डिस्टेन्समा कभर गर्छ उनीहरूले स्कुटीहरूबाट हामीलाई पठाइदिन्छ अनि इक्जामहरू हुँदाखेरि उनीहरूले हामीलाई फ्री राइडहरू पनि दिने उयोहरू गर्छ